सर्वप्रथम त म अब छोरी चेलीबेटीहरूले पढेको साह्रै मनपर्छ किनकि उनीहरूले अब आफ्नो इन्डिपेनडेन्ट होस् होइन भोलिपर्सि आफ्नो आमाबाउको नाम रोसन गरोस् साथै गाउँको नाम रोसन गरोस् अब छोरी चेलीबेटी पढेन भने पढेन भने कस्तो हेला गर्छ अब केटी मान्छेहरू त्यही भएर म त्यही सबै केटी मान्छेहरूलाई पढेको राम्रो पोस्टमा ठुलठुलो मान्छे ठुलठुलो मान्छे भएको देख्न चाहन्छु मेरो मात्र होइन सबैको बहिनीहरू मेरो बहिनी जस्तो लाग्छ त्यही भएर जतिसक्दो बहिनीहरू त्यही अब राम्रो राम्रो पढेर ठुलठुलो पदमा गएर आफूलाई प्राउड बनाउँछ अगाडि कसैको अगाडि झुक्नु नपरोस् आफ्नो आफ्नो इन्डिपेनडेन्ट घुम्न पाउँ होस् त्यहाँदेखि गाउँ समाजलाई र उचा स्थानमा राखोस् त्यहाँदेखि अब केटीहरूले पढ्यो भने गाउँहरूलाई पनि अलिक राम्रो हुन्छ आफ्नो फेमिली आमाबाउलाई पनि सपोर्ट हुन्छ किनकि केटीहरूलाई गाउँ समाजमा कति अब हेप्ने गर्छ यो तपाईँको भाँडा मोल्ने खालि त्यस्तोहरू खालि गर्छ त्यही भएर म त्यही सबै केटीहरूलाई पढेको ठुलठुलो भएको हेर्न चाहन्छु त्यही भएर जतिसक्दो पढेर आफ्नो मात्र होइन आफ्नो आमाबाउको आफ्नो घर छिमेकीको नाम रोसन गरोस् सधैँ आफ्नो सन्तानको नाम रोसन गरोस् आफैलाई आफै माथि आफै प्राउड होस् अब छोरी बेटीहरूलाई देखेर कति अप्ठ्यारो पर्छ त्यही भएर अब म त्यही यस्तै लाग्छ कि अब जतिसक्दो छोरी मान्छेहरू राम्रै पढेर राम्रै पोस्टमा होस् मेरो बहिनीहरूलाई पनि अब राम्रै देख्नु चाहुन्छु होइन सबै अब बहिनीहरू आफ्नै बहिनीहरू जस्तो लाग्छ हो अब के अब राम्रो राम्रो पढेर ठुलठुलो भएर राम्रो राम्रो होस् होइन अन्त वहाँ तिनीहरूले पनि अब बहिनीहरूले पनि अब राम्रो राम्रो ठुलठुलो पोस्टमा जाओस् राम्रो राम्रो मौका अपरच्युनिटिस् अहिले त केटीको लागि पुरा छ ठुलठुलो मान्छे बनोस् अब पढेर खालि त्यो घरमै बसेर पनि होइन अब आफैले आफैलाई चिनाउनुहोस् अगाडि बढ्नुहोस् केटी मान्छेहरूले धेरै कठिन कठिन स उयोहरू ज झेल्नुपर्छ हो अब त्यो भएर मतलब पढेकै अब लाग्छ पढेकै राम्रो लाग्छ केटी मान्छेले त्यही अरू केही त्यस्तो अब अरूको अगाडि झुक्न नपरोस् आफै इन्डिपेनडेन्ट पढेर आफै इन्डिपेनडेन्ट होस् अन्त आप् आफैलाई प्राउड बनाओस् प्राउड बनेर आफैले आफूलाई राम्रो ठुलो मान्छे बनाउनुहोस् भनेर म यहीँबाट मेरो सोचाइमा त्यस्तो लाग्छ अब अहिलेको बहिनीहरू पढ्नु त पढ्दैछ कतिजना कस्तो हुन्छ बिग्रिन्छ हो त्यही भएर म त्यही सबैलाई पढेर राम्रो पढोस् राम्रो पढेर राम्रो स्टेजमा पुगोस् ठुलठुलो मान्छे बनोस् त्यो बनिएर अब घर आउँदाखेरि एउटा प्राउड मोमेन्ट होस् उसको लागि सबैले उसलाई सम्मान रेस्पेक्ट दिँदाखेरि उसलाई पनि एउटा आफै माथि गर्व होस् त्यही भन्छु म त